हेलो यो सेन्ट्रल फी त कति लिएको है आमामा अढाई सय अरे महँगो भयो नि त अन्त ए ऊ यो दिएर एडमिट कार्ड दिएर र पनि अब त्यत्रो महँगो अब त्यही हेर्दा त पचास रुपियाँ जस्तो देख्छ

अब ओपनबाट दिनु साह्रो रहेछ न किताब दिन्छ आधा त बुक्स पनि आएको छैन होस् अनि र एचएसबाट दिनु अलिक साह्रो नै पर्ने रहेछ ओपनबाट त सक्दैन रहेछ स्कुल पुरा रहेछ पैसा